हेलो हजुर हो त ए सर कोच हजुर ए होइन कोच म आलिक अहिले बिसञ्चो पनि छु कि मलाई जोरो मार्गीले पक्री पनि राखेको छ नि हजुर प्र्याक्टिस गर्नु पर्छ हजुर हजुर होइन मेरोमा मार्गी जोरो चाहिँ जाती भयो कि मार्गी चाहिँ अलि अलि छ अनि म दुई चार दिन पछि आउँछु नि म प्र्याक्टिसमा कोच

ए हजुर सबै आउँदैछ ए ए हजुर हजुर हजुर गर्नु पर्छ कोच हजुर ए हुन्छ कोच हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ कोच हुन्छ हजुर उयो म्याच चाहिँ कहाँ जानु पर्छ कोच ए हजुर हजुर हजुर हजुर

ए हजुर कोच हजुर कोच

हजुर भने पछि म पर्सिदेखिको चाहिँ आउँछु नि कोच बिहान बिहान सात बजी प्र्याक्टिसमा पर्सि अब आज रेस्ट भोलि भोलि रेस्ट गर्छु त्यहाँबाट पर्सि बिहान सात बजी चाहिँ आइपुग्छु नि हजुर त्यहाँबाट टुर्नामेन्ट खेल हजुर हजुर हजुर साथी अहिले घरको अवस्थाले गर्दा बसिरहेको छ घरमै हजुर ऊ गाउँमै प्र्याक्टिस गर्दै हजुर हजुर

ए हुन्छ हजुर हुन्छ कोच हुन्छ हुन्छ म भन्छु नि म त्यहाँबाट इन्फर्म गर्छु नि हजुर घरको सानो अवस्था छ अलिक साह्रो पर्ने छ उसलाई हो त्यही कारणले चाहिँ म र म एक पल्ट गएर कुरा गर्छु नि कोच ए हुन्छ हुन्छ कोच हुन्छ हुन्छ हुन्छ कोच